अहिले हेऱ्यौँ भने दार्जिलिङ क्षेत्रमा धेरै स्कुलहरू है कार्यालय सरकारी कार्यालयहरू धेरैहरू छन् स्कुल भयो कलेजहरू भयो र त्यहाँ पढ्नको निम्ति है नानीहरू जग्गा जग्गा टाडो टाडोबाट आउँछन् आउने गर्दछ र कार्यालयभित्र र त्यो सरकारी काम गर्ने मानिसहरू पनि प्रायः जस्तो टाडोबाट आएर यहाँनिर बसोबास गर्ने गर्दछ है र त्यहाँ चाहिँ अब दार्जिलिङमा चाहिँ अहिले अब है जग्गाको धेरै अहिले भनौँ भने असुविधा भएको जस्तो मलाई लाग्दछ र अहिले चाहिँ मानिसहरूले के गर्दछ भने अब एउटा बिल्डिङ बनायो र फ्ल्याट सिस्टम है अर्कोदेखि अर्को अर्कोदेखि अर्को घरहरू बेच्ने गर्दछ र प्लस अहिले चाहिँ नानीहरूले हो भने रेन्टेट हाउसहरू कम दाममा पनि पाउन सकिन्छ अहिले है उनीहरू साथी साथीहरू मिलेर आफ्नो पढाइको निम्ति बस्छ बसोबासहरू गर्ने गर्दछ होइन आफ्नो शिक्षाको लागि सानो सानो घरहरू भाडामा भाडामा लिएर बस्छन् अब शिक्षकहरू पनि अब टाडो टाडोबाट उनीहरू ट्रान्फरहरू भएर है अर्कोदेखि अर्को अर्कोदेखि अर्को जग्गामा जानु परेको कारणले गर्दा है अब दार्जिलिङ जिल्लामा पनि धेरै स्कुल कलेज अब सरकारी दफ्तरहरू भएको कारणले गर्दा मानिसहरू धेरै रेन्टेड हाउसमा पनि बस्छ है उनीहरूले भाडा तिरेर पनि बस्छ अब जस्तै लगभग महिनाको दुइटा कमरा एउटा किचन भान्सा घर को उनीहरूले लगभग पैँतालिसदेखि पैँतालिस सयदेखिको लिएर सात हजार पाँच सयसम्म पनि उनीहरूले तिर्ने गर्दछ अब सानो स्टुडेन्टको लागि हो भने पैँतालिस सय है दुइटा कमरा र एउटा किचन र त्यै माथि शिक्षकहरूको निम्ति पनि अब है अलग अलग रूमहरूको रूमको भाडाहरू चैँ हेरी हेरी छ है अनि त्यसमा पनि मानिसहरूले है सानो सानो घर भाडाहरू दिएर आफ्नो पर्याप्त आवास विकल्पहरू पनि उनीहरूले उपलब्ध गरिरहेको छ होइन उनीहरूले पाउने सहुलियतहरू पनि त्यहाँबाट हल्का आफ्नो व्यवसायहरू गरिरहेका छन् आफ्नो घरहरू भाडामा दिएर रेन्टमा दिएर होइन शिक्षकहरूदेखिको लिएर स्टुडेन्टहरूदेखि लिएर सरकारी कार्यालयमा काम गर्ने मानिसहरूदेखिको लिएर उनीहरूले आफ्नो व्यावसायहरू पनि घरहरू प्राइभेट घरहरू रेन्टमा दिएर होस् या कुनै अब पिजीतिर राखेर होस् अहिले त्यो व्यावसायहरू पनि चलाइरहेको छ